कालेबुङ ट्रान्सपोर्ट एजेन्सी हो मलाई तिन तारिखको लागि यो गाडीहरूको लागि इन्क्वायरी गर्नु थियो कि अनि कुन कुन चाहिँ गाडी चाहिँ म नौ बजी जाउँ भनेको सिलगढी कालेबुङ टू सिलगडी अनि तेस्को लागि मलाई इन्क्वायरी गर्नु थियो कुन कुन चाहिँ गाडी अभाइलेबल होला मलाई कम्फर्टेबल त बसमा लाग्छ तर एमर्जेन्सीले गर्दा म अरू त्यो टाइममा अरू गाडीहरू मिल्यो भने पनि म जान सक्छु